ए याङ्की बहिनी ए म ऊ यो घर मालिक बोलेको नि ए अन्त बहिनी आउँदैनौँ अन्त यता बस्नु अब कि गएको हौ ए होइन होइन तिन महिना तिमी आएको पनि थिएनौँ गएको पनि थिएनौँ फेरि गा ऊ यो रुमको भाडा पनि दिएको छैनौँ अन्त के कसो हो भनेर सोधेको नि बस्छौ कि बस्दैनौ भनेर सोधेको नि नत्र फेरि अरूहरू पनि आउँछु भन्दैथ्यो हो ए अँ अँ ए ए ए भन्दाखेरि बहिनी के भन्छ अब मैले मेरो बिल्डिङको फेरि ऊ यो गर्दैछु अलिकति रिनोभेसन गर्दैछु हो अन्त त्यसको लागि त मलाई अलिकति क्यास चाहिएकै थियो हो फेरि यता बत्तीको बिल पानीको बिलहरू पनि छ अन्त यसो आधा पैसा त्यही यो तिन महिनाको चाहिँ पठाइदिएको भए हुन्थ्यो नि ए अँ

ए बहिनी अब त्यसो भनेर त कहाँ हुन्छ त अन्त ए मलाई फेरि चाहिरहेको पनि थियो हो ए अब दुखः त अब सबैको हुन्छ नि अब मलाई पनि अब यसो भन्छ यता आफ्नो ऊ यो बिल्डिङ बनाउनु चाहिरहेको थियो ए अलिकति ऊ यो गरेको भात मिलाएको भए त हुन्थ्यो नि होइन ए अँ अँ ए ल ल ल बहिनी ल त्यसै गर न अन्त ए ल ल बहिनी बिस्तारी आऊ न ल ए अँ ए अँ ए अँ ए ल ल ल बहिनी त्यस्तै गर कि तिमीले के भन्छ अर्को बहिनीलाई चाहिँ भनिराख न ल मलाई दिनु भनेर ए अँ ए ल ल त्यो त अब हेर्नु पर्छ नि हुन्छ हुन्छ बहिनी ल